अब फुल हामी घरमै राख्छौँ अब सुनखरी भयो यो सयपत्री फुलको बिरुवाहरू छर्छौँ अनि त्यो बर्खाको टाइममा हामी रोप्छौँ अब दसैँ औँसीको टाइममा ती फुलहरू फुल्छन् अन्त बिरुवाहरू अब गुवाको बिजनहरू पनि हामी बर्खामै राख्छौँ बिरुवा पटमा हालेर राख्छौँ पछाडि पटबाट अलिकति ठुलो भए पछि फेरि भुइँमै सार्छौँ त्यहाँदेखि फेरि अलिक एक डेढ वर्षमा अझै अलिकति जगा सार्यौँ भने अझै राम्रो हुँदो रहेछ एकै ठाउँ रोपेको भन्दा अन्त त्यसलाई पनि अब मल जल नै हो मल जल गर्यो पानी सानी हाल्नु पर्छ अरू फुलहरू पनि त्यही हो उयो के अरे कटिङबाट पनि सर्छ कोही बिजन पनि छर्नु पर्छ रुखको बिरुवाहरू पनि हामी अब बिरुवा अब रुखको त्यो के अरे बकैनाहरू भयो सिरिसहरू भयो यस्तोहरू चाहिँ हामी रोप्छौँ घरको त्यो प्रशस्त मात्रमा यता पाइन्छ त्यो अरू टिकहरू चाहिँ अब त्यस्तो हुँदैन कोही कोही बेला अब त्यो टिकहरू फर्मबाटै फार्मबाटै लिएर आउँछौँ अन्त त्यो पनि लगाउँछौँ अरू त अब बिजहरू बिरुवाहरू अब जे भेट्छौँ प्रायः त्यस्तैहरू नै ल्याएर लगाउँछौँ गुवा अब पटमा सार्छौँ पहिला दाना सार्छौँ त्यो दानाबाट अब त्यो बिरुवा जब निस्कन्छ त्यसलाई फेरि अब एक डेढ वर्षमा अब भुइँमा सार्छौँ यसरी अब त्यो गुवा फल्नलाई पनि अब लाग्छ चार पाँच वर्ष बेसी पनि लाग्छ होला एउटा गुवा फल्ने हुनुलाई